तपाईँहरूकोमा अहिले विन्टरको प्रोडक्ट्सहरू छ विन्टरको लागि

एक हप्ता बादतिर आउँछु ए साह्रै पुरानो प्रोडक्टहरू त छैन होला नि है

ज्याकेट होइन ट्र्याक पेन ट्र्याक पेन ट्र्याक पेन्ट हो पेन्ट ज्याकेट अन्त मोजा हजुर

हजुर हजुर

हजुर

हजुर हजुर

मफलर पनि मफलर पन्जाहरू पनि हजर उयसको लागि मत् लेडिस जेन्स दुइटै पाउँछ नि है हजर बजेट त्यस्तै टु थाउजन्डसम्म

ए हुन्छ ए हु हुन्छ एक हु थ्याङ्कयू